हेलो हो त मो स्टलवाला बहिनी हो अहिले मेरोमा नयाँ नयाँ आइटम चाहिँ छ दिदी झोल ममो पाउँछ होइन चिकन रोस्ट पाउँछ चिकन तन्दुरी पाउँछ कवाब पाइन्छ अरू थुप्रै छन् अरू तपाईँलाई के के चाहिन्छ भन्नुहोस् न हजुर हजुर दिदी हजुर हजुर हजुर हजुर हजुर ल्याउनुहोस् न ल्याउनुहोस् पुरा पाइन्छ मेरोमा खानेकुरा तपाईँले जे भन्नुहुन्छ त्यही पाउनुहुन्छ अझै मेरोमा सुन्नुहोस् पुच्का पाइन्छ पुच्कामा दही चाट पाइन्छ चाट बनाइन्छु पुच्का पुच्कामा आइटम छ हो अनि त अरू तपाईँलाई अरू के के चाहिएको भन्नुहोस् न अरू पनि थुप्रै आइटमहरू छ तपाईँ सोध्नुहोस् न मलाई अँ नरियलको चाना पनि राख्ने गरेको छु अहिले नयाँ आइटम त्यही छ मेरो नरियलको चानाहरू सबैथोक पहिला चाहिँ मेरोमा अरू अरू आइटमहरू थियो हो पुरानो डिसहरू चलाउँथेँ म जस्तै भात सब्जीहरू बनाउँथेँ हो अन्डा पनिर पनिर सबैथोक माछाहरू सबै त्यस्तोहरू आउँथ्यो अहिले चाहिँ मैले नयाँ लिस्ट मैले नयाँ अब यो गरेको छु हो त्यही भएर नयाँ स्टलको ऊ यो गरेको छु मैले तपाईँले जे जे भन्नुहुन्छ त्यो त्यो पाइन्छ मेरोमा हजुर ल्याउनुहोस् न तपाईँको पाहुनाहरूलाई घुमाउँदै लिएर आउनुहोस् हो यहाँ रमाइलो गर्दै खानुहुन्छ रोडसाइडमै छु अहिले झोल मम अस्सी रुपियाँ प्लेट छ नरियल द बिस रुपियाँ चाना छ दिदी हजुर हजुर अनारस छ तपाईँको पचास रुपियाँको प्लेट पाउँछ काटेको चाना हुन्छ हो पचास रुपियाँ प्लेट हुन्छ त्यो चानामा फेरि सबै थोक हालेको हुन्छ बिरेनुन हालेको हुन्छ चाटहरू हालेर एकदम स्पेसल बनाइदिएको हुन्छ अनि दिदी सुन्नुहोस् न मेरो कुरा मेरोमा त्यो आँप के रे अम्बकहरू पनि काटेर चाना चाना पारेको हुन्छ त्यो अम्बक साँधेको हुन्छ त्यो अम्बकहरू पनि छ पाइन्छ यहाँनेरि प्लेट त्यही पचास रुपियाँ प्लेटै गरेर पाइन्छ चाट मसाला बिरेनुन हो एकदम तड्का लाएर बनाएको हुन्छ एकदम राम्रो हुन्छ हजुर हजुर मेरो पसलमा सबै थोक पाइन्छ नयाँ आइटमहरू अहिले तपाईँले जे खोज्नुभएको सबै पाइन्छ हजुर कति बजे आउनुहुन्छ होला तपाईँहरू यहाँ मेरो पसलमा ए हुन्छ हुन्छ दिदी